म जलपाइगुडी जिल्लाको बाग्रागोट एउटा ग्राम बाग्रागोट नाममा बस्छु र अहिले हाम्रो माने संस्कृतिहरू जति सक्दो मलाई लाग्दै छ लुप्त हुँदै जाँदैछ र पहिला पहिला जस्तो अहिलेको नानीहरू चित्रकला सङ्गीत प्रति र खेलकुदमा त्यति रुचि नराखेको देख्दैछु र यस प्रति चाहिँ अब हामी नै अब अब अलिक जागरुक भएर चाहिँ अब नानीहरूलाई बुझाउनु पर्छ यो विषयमा भन्ने मलाई लाग्दछ